हजुर फोटोग्राफी मैले एउटा पेसा बनाउने सोच थियो किनभने फोटो भनेको यस्तो चिज हो कि हाम्रो सुख दुखःको पलहरू र हाम्रो जुन लाइफ छ जुन चाहिँ लाइफ हामी त्यति खेर क्याप्चर भएको हुन्छ त्यो हामीलाई पछि अहिले त होइन तर पछि हामीलाई सम्झनाहरू दिन्छ जुन चाहिँ हामी मेमोरी भन्छौँ है त्यो मेमोरीहरू दिने गर्छ यो फोटोमा पनि धेरै चिज छिपेका हुन्छन् जुन हामी कहानीहरू हामी एकदमै पछि पछि हेर्दाखेरि हामीलाई त्यही फोटोले बोध गराउँछ हामी के थियौँ कस्तो थियौँ हाम्रो सम्झनाहरू गराउँछ हाम्रो सुख दुखःको पलहरूलाई एकदमै सम्झनामा ल्याउँछ र आ अहिले विवाहतिर पनि फोटोको धेरै एकदमै डिमान्ड छ भन्ने हामी सुन्ने गर्छौ है तर मलाई लाग्छ यो विवाहतिर पनि एकदमै फोटो भन्ने हुनु पर्छ किनकि फोटो भिडियो गरेर नै हाम्रो जुन चाहिँ लाइफमा एकदम हाम्रो खुसी सुख दुखः जुन चाहिँ पलहरू छ त्यो हामी देख्न सक्छौँ र अहिले आम जिन्दगीमा हाम्रो बितेका पल त हामीलाई थाहा हुँदैन तर त्यही फोटो हेऱ्यौँ भने हामीलाई लाग्छ कि त्यो फोटोमा हाम्रो छिपेको जुन खुसी थियो त्यो हामी देख्न सक्छौँ तर आज खिचेको फोटोले आज हामीलाई बोध गराउन नसक्ला तर त्यही फोटो हामी पछि हेऱ्यौँ भने हामीलाई एकदमै राम्रो लाग्छ त्यही फोटोले हामीलाई बोध गराउँछ एकदमै खुसी दिन्छ र मलाई आशा छ हामी फोटो भन्ने यो जुन चाहिँ फोटोग्राफी छ एकदमै पछिसम्म यो प्रथालाई चाहिँ चलाऔँ भन्ने चाहिँ मेरो एउटा आग्रह छ